ए हेलो दिदी हजुर दिदी नमस्ते दिदी हजुर भन्नुहोस् न दिदी हजुर हजुर हजुर हजुर ए आजकल त पाउँदैन हौ पाउनु त अस्ति मैले मेरैमा चाहिँ एकजना बहिनीलाई राखेको थिएँ कि अन्त अब उ पनि त्यस्तै उएसकै थियो पच्चिस छब्बिस वर्षको बहिनी राखेको थिएँ अन्त उसको पनि बाजे बिमार भयो भनेर घर गएको थियो खै आएकै छैन अन्त त्यति आजकल त पाउनु त एकदम मुस्किल पर्छ त हजुर हजुर ए हजुर हजुर हजुर तपाईँले कुरा त राम्रै गर्नुभयो तपाईँले पैसा पनि स्यालरी पनि राम्रै दिनुहुन्छ भन्नु हुँदैछ कि तर खै आजकलको आमाबाउले त आफ्नो छोराछोरी पहिलाको जस्तो जताभावी काम गर्नु दिँदैन हौ आजकल त सबैजानालाई अब शिक्षित नै बनाउनु चाहन्छ खोजिरहेको हुन्छ अन्त सबैलाई दिउँसो त अब स्कुलहरू नै पठाउने गर्छ नि त अब त्यही भएर म त्यस्तो पाउँछ जस्तो चाहिँ लागेन र पनि म त्यो बहिनीसँग अहिले कुरा गर्छु म फोनमा त बोलेको छुइनँ त्यो बहिनीलाई यदि गर्छ भने चाहिँ म तपाईँसँग बात मराइदिन्छु नि तपाईँ यसो बात मार्नुहोस् न हजुर हजुर हजुर हजुर ए त्यस्तो नानीको आमाहरू हो भने चाहिँ मेरो एकजना बहिनी छ तल नै उसले पनि अर्काको घरतिरै काम गर्छ कि तर बस्दै चाहिँ गर्दैन उसले किनभने उसको पनि मसिने नानीहरू छ हजुर हजुर ए अच्छा अच्छा त्यो बहिनी हजुर त्यो बहिनीलाई अहिले म भेटेँ भने